हेलो साथी सुन ल सुन न मैले तिमीलाई एउटा सुझाउ दिन मनलागेको थियो कि तिमी पनि किताब पढिरहन्छौँ है र मैले हिजोअस्ति एक हप्ता भयो एउटा नेपाली उपन्यास राधा किनेर ल्याएको छु र राधाको बारेमा पहिला मैले धेरै सुनेको थिएँ एकदम राम्रो छ राम्रो छ भनेर तर पढ्न चाहिँ पाएको थिइनँ हिजोअस्ति किनेर ल्याएको पढेँ एकदमै राम्रो मैले त त्यो उपन्यास त सायद तिन दिनमै सकेँ एकदम भाषा चाहिँले यस्तो राम्रो तान्छ लेखक कृष्ण धारावासी है कृष्ण धारावासीको अब त्यसै पनि लेखनशैली त एकदमै मलाई प्रभावित पारेकै हो पहिलादेखिको तिमी पनि पढ न त्यसमा एकदम राम्रो छ त्यहाँ चाहिँ मलाई चाहिँ के लाग्यो भने चाहिँ जुन राधा र कृष्णको प्रेम सम्बन्ध छ जुन अब हामीले शान्त पहिला कथाहरूतिर पढेको थियौँ नि त्यसलाई भिन्न त्योभन्दा एकदम भिन्न रूपले त्यहाँनिर कृष्णलाई पनि मान्छे साधारण मान्छे बनाएर राधालाई पनि साधारण मान्छे बनाएर व्याख्या गरेको छ र मैले चाहिँ कृष्ण र राधाको प्रेम सम्बन्ध चाहिँ यत्ति राम्रो केलाएको छ कि त्यो चाहिँ एकदम मनपर्यो हो र त्यहाँ अब त्यहाँनिर नारीवादको कुराहरू गरेको छ है नारीवादी चिन्तन पनि त्यहाँनिर उयस गरेको छ एकदम राम्रो तरिकाले र त्यहाँनिर पहिलाको त्यो कुरालाई चाहिँ तल्ली लल्लीखन तरिकाले लेखेको छ एकदम राम्रो छ म तिमीलाई यही सुझाउ गर्छु कि तिमी पनि त्यो किताब पढ र बजारतिर सबै पुस्तक पसलहरूमा पनि त्यो किताब अहिले उपलब्ध रहेछ है दाम पनि एकदम कम्ती छ ठिकैको छ अब हामीले पढ्नुको लागि चाहिँ एकदम राम्रो उपन्यास छ तिमी पनि एकपल्ट पढिहेर न ल